हेलो अन्त साथी के छ हाल खबर ए अनि अन्त पिक्निकको अब प्लान गर्नु पर्छ हामी दुईजना भएर सबैले हल्दिया सबैजना भएर त्यही भन्दै थियो हो अन्त अब दुईजना भएर के लाने कसो लाने गाडी अब कुन गर्ने हो त्यस्तोहरू प्लान गर्नु पर्छ है अब अरूले त गर्दैन रहेछ अब तिमी र मै भएर गर्नु पर्छ ल अँ गरौँ न अन्त छेउ छेउमै गरौँ तर अब जानु चाहिँ जानु पर्यो यसो रिफ्रेस पनि हुन्छ डेली सेड्युलमा एक्दम वाक्कै भइसक्यो अब यसो जाऔँ होइन कता नजिक मिलाएर अँ गाडीहरू मिलाऔँ न अब टिकटहरू कसरी हुन्छ के हुन्छ यो रेनी सिजन जाओस् कि त्यहाँबाट जाऔँ न अन्त तर अब अहिले नै मिलाइराख्नु पर्यो नि अब अहिले अब के के गर्ने कसो कसो गर्ने गाडीको ऊ योहरू सामानहरू डिस्कस गर्दै गरौँ न अहिले पछाडि अब त्यसै गर्नु पर्यो होला हामी अब पकाउँदै गरी जानु पर्छ नि अब त्यहाँ खोइ गएर अब के हुन्छ सल्लाह गरौँ न गएर बसेर जाँदा हुन्छ कि पकाएरै जानु भन्दैछ अरू साथीहरूले पनि अँ कुक पनि लानु पर्छ होला हौ है अन्त के भन्छ खाना चाहिँ कस्तो लानु ठिक उयसहरू चाहिँ नन भेजहरू चाहिँ अब के लानु मटन लानु कि चिकन लानु कि साह्रै बेसी पनि लानुहुँदैन लिमिटेड लानु पर्छ अँ मटन खानेहरू पनि रहेछ हाम्रो साथीहरू तिन खालको दुई खालको चाहिँ लानु पर्छ होला हौ है मटन लानु कि के गर्नु अँ मटन चाहिँ मटन लगेर चिकन चाहिँ अलिक बेसी लगेर स्न्याक्सहरू पनि खानु पर्छ होला हौ है चिकनको चाहिँ फ्राई गरेर अन्त भाँडाहरू चाहिँ के गर्नु भाँडाहरू पनि लानु पर्यो अब अलि अलि गरेर एउटा रेन्टमै लानु पर्छ होला हौ है साथीहरूलाई भनेर ग्यासहरू पनि दोकानहरूदेखि नै है त्यही गरौँ न ल पिच्छे अँ साथीहरूलाई अरूलाई पनि भनौँ कि त्यहाँबाट फेरि डिस्कस गरौँ न ल ल ल राखेँ ल ओके